ए तपाईँ त्यो सोमबारे बजारको त्यो मिस्टी दोकानको मिस्टी दोकानबाट बोल्नु भएको हो ए म चाहिँ यहाँ त बडा बदमतामबाट बोलेको हो कि मेरो पापा मम्मीको चाहिँ फिफ्टी एनिभर्सरी थियो नि त कि अन्त घरमा चाहिँ सानो प्रोगाम गरिदिउँ भनेको थिएँ अन्त तपाईँहरूको दोकानमा चाहिँ के के सुक्खा मिठाईहरू पाउँछ

ए

मलाई भनौँ भने एकछिन् है मेरो घरमा बेस् मलाई चाहिएको जुलापी लड्डु अन्त पेडा अन्त मिस्टी ए होइन लड्डुमा चाहिँ त्यो नर्मल लड्डु होइन त्यो मोतीचुर लड्डु चाहिँ हो कसरी होला मोतीचुर एउटाको पेत पाँच रुपियाँ भनेपछि त अब मैले एक सौ एक सौवटा लग्यो भने डिस्काउन्ट पाउँछु होला नि त मोतीचुर लड्डु एउटाको पाँच रुपियाँ भनेपछि एक सौवटाको कति हुन्छ हजुर म एक सौवटा ए अन्त कति चाहिँ हुन्छ लु एक सौवटाको एक सौ रुपियाँको हुन्छ

कति हुन्छ एक सौ रुपियाँको एक सौवटाको हुन्छ मलाई पठाइदिनुहोस् न उयो म अहिले भरे गाडी पठाउँछु कि अहँ मोतीचुरको लड्डु मात्रै लान्छु हुन्छ धन्यवाद